हाम्रो मेरो गाउँमा चाहिँ पुस्तकालय छैन त्यही कारणले चाहिँ म कलेजको आफ्नो कलेजको पुस्तकालयमा जान्छु अनि मेरो कोर्स बाहेक अरू बुक चाहिँ म अहिले फिलहाल चाहिँ ज्ञानगङ्गा पढ्दैछु अनि त्यो चाहिँ अति नै राम्रो पनि छ ज्ञानगङ्गा त्यसको विषयमा त अब आफ्नो डल्लै जीवनमा जे जे राम्रो कुरा नराम्रो कुराको बारेमा सबै सिकाउँछ अनि राइट डिसिजन रङ डिसिजनको बारेमा सबै सिकाउँछ अनि मैले चाहिँ त्यो पढ्दैछु ज्ञानगङ्गा अनि अति नै राम्रो पनि छ त्यही कारणले चाहिँ गाउँ गाउँमा चाहिँ पुस्तक पुस्तकालय नभएको कारणले चाहिँ म चाहिँ कलेजमा आएर मेरो अफ क्लासेस मेरो क्लास नहुँदा चाहिँ म त्यहाँ गएर चाहिँ पढ्ने गर्छु